अब जस्तो लामो बात्रामा यात्रामा जाँदाखेरि चाहिँ बाइकिङ जाँदाखेरि चाहिँ आफुलाई होइन एकदम सबभन्दा पहिला चाहिँ आफ्नो जिउको लागि चाहिँ किट्सहरू लाएर चाहिँ एकदम हिँड्नु पर्ने अनि हिजो अब जहीँ अब टाढो जस्तै आज म सन्दकपुर जाँदाखेरि मैले मेरो घरबाट आफ्नै खाना सानाहरू बोकेर लोगेर गएको थिएँ किनकि माथितिर धेरै महँगो पर्छ खानाले गर्दा हामी ग्रुप गएको थिएँ र सबैले आफ्नो आफ्नो खाना बोकेर पैसा पनि बोक्नु बोकेको थिएँ तर अब बाटोतिर बिच बाटोतिर भोक सोक लाग्छ भन्ने खानेकुराहरू खानेहरू जस्तै बोकेर चाहिँ हामी हिँडी नै रहेको नै थिएँ अनि यस्तो हुन्छ कि अब बिच बाटोघाटोमा होइन एकदम बाटो साटो अलिक खराब सराब थियो अब स्टार्टिङमा लड्दै पड्दै अलिकति अप्ठ्यारो हुँदै भए पनि पुग्यौँ हामी एकदम अप्ठ्यारो त त्यस्तो त केही थिएन र पनि डर लाग्दै भए पनि गइयो हामी एकदम अप्ठ्यारो नमानी पुगियो बिस्तारी भए पनि गयो ल्याङफ्याङ गर्दै भए पनि पुग्यो साथी भाइहरू एकदम मजले गरेर गयो अनि हामी सन्दकपुर पुगेर चाहिँ एकदमै एकदमै खुसी एकदमै दामी छ राम्रो खाले नै लाग्यो अनि अरू त के भन्न चहान्छु त्यति नै भन्नु चहान्छु